मलाई एउटा अटो बुक गर्नु थियो म दिल्लीमा छु अनि म चाहिँ कलेजको लागि अनि त्यो ड्राइभ त्यो अटोको जो पनि कन्फर्म हुन्छ बुक चाँडैभन्दा चाँडै हुन्छ भने चाहिँ बुक गरिदिनुहोस् अनि ड्राइभर कहिले आउँछ त्यो पनि भनिदिनोहोस् होला